मलाई खाना बनाउन पुरा मनपर्छ मिठो मिठो खानाहरू बनाउनु धेरै आइटेमहरू बनाउनु आउँछ थुक्पा चाउमिन मोमो प्याजीहरू सबै बनाउनु आउँछ तर मलाई फेब्रेट चाहिँ मलाई बेसी चाहिँ बनाउनु मन लाग्छ मासु चिकन त्यसलाई चाहिँ म पहिला त्यसलाई म काट्छु फ्राई गर्छु त्यहाँदेखिन्को पकाउँछु मज्जाले त्यहाँ त्यसलाई मिठो बनाउनुलाई चाहिँ जिरा अदुवा लसुन चिकन मसला धनियाँ पाउडरहरू हालेर मिठो खाना मिठो बनाउँछु